हेलो ए बारमित के गर्दैछौ ए अनि ठिकै छौ ए म पनि बसिरहेको छु ए ठिकै छु अहिले त म मज्जाले राम्रैसँग बसिरहेको छु ए सुन न मैले त्यो तिमीलाई हिजो मैले ट्र्याक किनेँ भनेँ नि त्यो ट्र्याक मैले दोकानमा हेर्दाखेरि राम्रो देख्यो अब बाहिरबाट हेर्दाखेरि त राम्रै थियो अन्त सस्तो दाममा पनि पाएको थिएँ मैले तर त्यो दुई जोडी लिएको थिएँ सस्तो भएर त्यो ट्र्याक चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले घरमा आएर ट्राई गरेँ होइन एकदिन लगाएको थिएँ त्यहाँदेखिको मैले त्यो धुनु राखेको थिएँ कि अनि त्यो मैले धुएपछि चाहिँ बादमा फेरि लाउँदाखेरि चाहिँ फेरि कस्तो नराम्रो क्वालिटीमा आयो हौ त्यो चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले त्यो धोएँ धोएर त्यो हेर्दाखेरि चाहिँ त्यसको कलर पनि गएछ अनि क्वालिटी पनि बिग्रेछ अनि त्यो मैले त्यो सायद धुँदाखेरि त्यसको धाको उक्केको थियो होला त्यही भएर त्यसको त्यो साइड साइडको धागो पनि उक्केको थियो अनि त्यो ड्रेसको भुवाँ भुवाँ त्यो ड्रेसको क्वालिटी नै बिक्री गयो एकै तालमा अन्त त्यही ट्र्याक चाहिँ फेरि मैले लाउँदाखेरि के भयो भन्दाखेरि मैले हिजो लगाए लगाएर चाहिँ काम गर्दै गर्दाखेरि त्यो फाट्यो होइन त्यो कस्तो घिनैलाग्दो पाराले फाट्यो त्यसको त्यो फाटेकोले गर्दाखेरि चाहिँ कस्तो अड न अड टाइप देखियो त्यही भएर चाहिँ मैले त्यो चाहिँ सिलाउनु लगेँ टेलरकोमा टेलरले भन्नु भयो त्यो सिलिँदैन सिलायो भने पनि राम्रो देख्दैन भन्नुभयो अनि त्यो जुन चाहिँ ट्र्याक त्यो चाहिँ मैले ब्याकमै किनेको थिएँ अन्त त्यो ब्लाकमा पनि मैले त्यो युज गरेर बादमा हेर्दाखेरि त्यसको कलर नै फेड भइसकेको थियो त्यसको कस्तो ग्रे ग्रे टाइपमा निक्लेको थियो हौ अब तिमी पनि गएर हेऱ्यौ भने चाहिँ त्यहाँनिर रामरी हेरेर किन त्यो अब क्वालिटी त एकदमै नराम्रो थियो कस्तो कस्तो खाले अब मैले किनि त हालेँ अब तिमी चाहिँ नेक्स्ट टाइम जाँदाखेरि राम्ररी हेरेर किन है ए त्यो ट्र्याक चाहिँ मैले अहिले थन्काइराखेको छु मैले युजै गरेको छुइनँ त्यो नराम्रो देखेकोले गर्दाखेरि चाहिँ अब त्यो ट्र्याक पनि फाटिहाल्यो त्यही भएर चाहिँ मलाई मनै परेन लाउनु जस्तो लाग्यो लगायो भने पनि कुनै ड्रेससँग म्याचै भएन त्यो कलर फेड भएकोले गर्दाखेरि त्यही भएर पनि मैले त्यो थन्काइ दिइरहेको छु ए तिमी अब गयौ तिमी पनि किन्ने भनेको थियो होइन ट्र्याक ए त्यो अब त्यहाँनिर जाँदाखेरि चाहिँ रामरी हेरेर ल्याउनु ल त्यसको क्वालिटी चेक गर्नु अन्त त्यो त्यसको प्रोडक्ट कस्तो टाइपको छ त्यो हेर्नु मज्जाले तिमीले कस्तो खाले किन्छ त्यो मलाई इन्फर्म गर न मलाई पनि मलाई पनि सेयर गर है ओके बाई